सर्वप्रथम म चाहिँ मेरो साथीहरूसँङ बाइक राइडिङमा धेरै पटक गएको छु हो र मेरो सा अन्त बाइक चाहिँ हो ग्लेमोर बाइक छ त्यसमा चाहिँ हामीहरू हामीहरू तिनजना हामीहरू दुईजना म अनि मेरो बेस्ट फ्रेन्ड चाहिँ हामीहरू बुद्ध पूर्णिमाको दिनमा चाहिँ भुटान घुम्न गएको थियौँ र त्यो त्यो राइडिङमा जानुको लागि चाहिँ हामीले करिब एक सप्ताहदेखि नै हामीले तयारी गरिरहेको थियौँ कि हामी जानु पर्छ भनेर र हामीले यात्राको तयारी चाहिँ इन्टरनेटको जरिया आफ्नो मोबाइल फोनको सेल फोनको सहायताले गरेको थियो कि हामीहरू जानु पर्छ भन्ने अनि बिहान हामीहरू निस्कियो आफ्नो गुम्बा आफ्नो गुम्बामा गयो पहिला हामी दुईजना आफ्नु त्यही बाइकमा बाइकमा नै हामी गयो गुम्बामा अनि गुम्बामा गएर चाहिँ पहिला पूजा गऱ्यो अन्त पूजा गरिसकेर त्यसको बादमा यात्रा भयो रथ यात्रा भयो या रथ यात्रा गरेर चाहिँ हामीहरू गुम्बाबाट आफ्नो गाउँ पहिला आफ्नो गाउँमा भ्रमण गर्नु निस्कियौँ घुम्नको लागि निस्क्यिौँ म र मेरो साथी अन्त तर उता त्यो घुम्नु जानुको अगाडि चाहिँ पहिला मेरो आमा अनि मेरो दिदीसँग मैले सल्लाह गरेँ अन्त उहाँबाट अनुमति लिएर कि म चाहिँ घुम्नु जान्छु भनेर अन्त व्यस्त कार्यक्रमको बेलामा चाहिँ म फर्स्ट अफ् अल मैले पहिला आफ्नो घरको काम मजाले निप्टायो किनकि त्यो काम निप्टाएको छैन भने मलाई घरबाट गाली गर्छ भनेर मैले पहिल्यै आफ्नो घरको काम सकेँ सबै काम सकेँ अनि चैँ मो त्याँबड निस्केर गएपछि हामीहरू दुईजाना पहिला जाँदा जाँदा हामी लाइक हाम्रो भिलेज ब्लक कालचिनीमा गएर चाहिँ हामीले त्यहाँ पेट्रोल पम्पबड पेट्रोल भऱ्यो बाइकमा बाइकको पेट्रोलको लागि हामीले लगभग तिन सय रुपियाँको तेल भऱ्यो अनि चाहिँ तेल भऱ्योपछि हामीहरू निस्क्यौँ निस्किएर हामी दुईजना बाइक राइडिङमा निस्क्यौँ अनि निस्किएपछि हामीहरू गयो दुईजना हामीहरू जाने हाईवेको बाटो चाहिँ थियो तपाईँको बासाका रोड भएर हामीहरू सिधा जयगाउँ जयगाउँबाट हामीहरू सिधा गयो भुटान भुटानबाट त्यो चाहिँ बुद्ध पूर्णिमाको दिन थियो र बुद्ध पूर्णिमामा पहिला भुटान भुटान गयो भुटानमा गएर भुटानको गुम्बा त्यहाँको त्यहाँको रीतिरिवाजहरू अलग किसिमको रहेछ जस्तो हामीले हामीले जुन यहाँ हाम्रो जुन जुन नियमलाई हामीले यहाँ फलो गर्छ नि त्यस्तै टाइपको प्र त्यस्तै प्रकारको नियमहरू त्यहाँ पनि र लागु रहेछ तर लाइक हलका डिफरेन्ट अलग टाइपको त्यहाँ चाहिँ अनि त्यहाँको वेशभुषा त्यहाँको मानिसहरूको वेशभुषा अनि हाम्रो चाहिँ अलिक डिफरेन्ट थियो हामीहरूलाई हेर्दा नै लागिरहेको थियो कि हामी चाहिँ अलग्गै गाउँबाट अलग्गै अलग्गै देशबाट आएको भनेर अनि कि त्यहाँ गएर थाहा पायौँ कि जस्तो देश त्यस्तै भेष भनेर हुँदो रहेछ भनेर वहाँको मानिसहरूको लगाउ सबैको सिमिलर सब सबैको सिमिलर वेशभुषाहरू थियो र मेरो अनि मेरो साथीको चाहिँ अलग्गै चाहिँ जाँदाखेरि हामीलाई त्यहाँ गेटमा भुटान गेटमा पहिला त त्यहाँका पुलिसले भुटान गेटका पुलिसले हामीलाई रोक्यो अनि हाम्रो एबी मतलब हाम्रो सबै पहिला त कागज पत्र बाइकको कागज पत्र माग्यो बाइकको कागज पत्रमा मेरो साथीले सबै गएर दियो बाइकको डकुमेन्ट्सहरू सबै दियो अनि डकुमेन्ट दिएपछि म हामीलाई हेल्मेटहरू चेक गऱ्यो हामीले हेल्मेटहरू सबै बोकेको थियो र साथीको लाइसेन्सहरू पनि सोध्यो लाइसेन्सहरू पनि सबै बोकिरहेको थियो अनि हामीलाई उहाँले एकदम स्वागत गर्नुभयो भन्नुभयो कि जानुहोस् तपाईँ राम्ररी घुमेर आउनुहोस् यस्तो भनेर उनीहरूले पनि एकदम हार्दिक बधाई दियो हामीलाई उल्टा हामी गयो पहिला भुटानको गुम्बा गुम्बा एकदमै भव्य त्यहाँको मानिसहरू त्यहाँको एकदम भव्य सुन्दर बनाएको थियो र त्यो एकदमै ठुलो पनि थियो र नाम चाहिँ मलाई थाहा छैन तर त्यो गौतम गौ गौतम बुद्ध उहाँको गुम्बा थियो एकदमै राम्रो अनि पूजा त्यहाँ गुम्बामा पूजा सकेपछि हामीले त्यहाँ प्रसाद ग्रहण गऱ्यौँ प्रसाद ग्रहण गरिसकेपछि त्यहाँका भण्डाराहरू पनि खाएँ खाएँपछि हामी त्यहाँबाट सिधा निस्किएँ फेरि त्यही जुन बाटो हामी गएको थियौँ त्यो बाटोबाट नै हामी फेरि फर्किएर घरपट्टि आएँ घरपट्टि आउँदाखेरि चाहिँ आउँदा आउँदा आउँदा हामी लगभग एक घन्टा लगभग डेढ घन्टाको बाटो हामी हिँड्यो बाइकमा हो अन्त आएपछि फेरि सिधा हामी आफ्नो आफ्नो गाउँकै सबै गुम्बाहरूमा जहाँ गएँ गुम्बाहरूमा जाँदाखेरि चाहिँ हामीले धेरै मानिसहरलाई भेट्यौँ आफ्नो गाउँको धेरै अङ्कल काका काकी दिदी साथीहरू सबैसँग भेट गऱ्यो हामीले अन्त उहाँसँग भेट गरेपछि हामीलाई पनि एकदमै रमाइलो लाग्यो र

मेरो साथी र म अन्त आएर हामी कालचिनीमा फेरि बसेर फेरि कालचिनीमा बसेपछि हलका के केहरू खायो हामीले त्यसको बाद फेरि हामीले निस्किएर एउटा ग्रिन पार्क त्यहाँ चाहिँ एउटा सानोबडे पार्क हो त्यहाँ पार्कमा हामी घुम्न गयौँ पार्कमा घुम्न गएपछि त्यहाँका साथीहरूले सबैसँग भेट गरेँ र फेरि बाइक राइडिङमा एकदमै आनन्द आयो हलका मौसम पनि ठिकै थियो हलका घाम लागि राखेको थियो घाम लागेपछि घाम लागेपछि एकदम मजाको मौसम मजाको मौसम भएको थियो हलका गर्मी त थियो तर बाइकमा हिँड्दाखेरि एकदमै आनन्द आइरहेको थियो अन्त र बाइकमा हिँड्दाखेरि चाहिँ मलाई त्यो अनुभव भयो कि हाम्रो जुन बडी छ जिउ छ जिउ पनि हलका गल्दो रहेछ र यसै प्रकार हामीहरू फेरि फर्किएर आफ्ना घर आएँ घर आएपछि फेरि हामीहरू हाम्रै गाउँका स्विमिङ सेन्टर जो चाहिँ बस्तीमा छ त्यहाँ गएर प्याराडाइस हो त्यहाँ चाहिँ गएर हामीहरू स्विमिङ सेन्टरमा हलका स्विमिङहरू गरे हामी गरेपछि आफू आफूलाई एकदम तयार तयारीको साथमा त्यहाँ घुम्यो त्यहाँको के के मनोरञ्जन गरी गानाहरू बजिरहेको थियो त्यहाँ गानाहरू बजेर फेरि हामी निस्किएँ निस्किएपछि फेरि हामी घरको लागि फर्किएर निस्क्यिौँ र आएपछि फेरि गाउँमा प्रोग्राम भइरहेको रहेछ गाउँमा प्रोग्राम हुनुको लागि फेरि बेलुका हामी बाइक निकालेर फेरि गयो बेलुका